टेक्नोलजिजहरू चाहिँ ले गर्दाखेरि चाहिँ हाम्रो वर्ल्डमा धेरै चेन्जेसहरू भएको छ कतिवटा राम्रो चेन्जेस पनि भएको छ कतिवटा नराम्रो चेन्जेस पनि भएको छ जस्तो फर इक्जाम्पल फोनै दिइहालौँ हामी फोनले हाम्रो लाइफमा डेली युजमा हुन्छ टाढोमा छौँ भने हामी सजिलोसँगले सम्पर्क गर्नसक्छौँ तर फोनको नराम्रो वे पनि कतिवटा छ जस्तै हामीले आजकल नानीहरूले ज्यादा नै फोन युज गर्छ त्यसको कारणले हाम्रो आँखाहरूमा पनि हार्म हुनुसक्छ र अहिले टेक्नोलोजिज धेरै अगाडि बढिसकेको छ राम्रो राम्रो प्रडक्टहरू पनि अझै निस्किँदैछ जस्तै टिभी भयो जस्तै हाम्रो घरमा डेली युजमा हुने मिक्सर राइस कुकरदेखिको लिएर धेरै धेरै कुराहरू छन्